अब चराहरूलाई आकर्षण गर्नुको लागि चाहिँ अब बगैँचा अब आँगनको डिल डिलमा अब रस आउने फुलहरू हामी रोप्नु सकिन्छ अब रातो फुल एउटा त्यो रातो फुलहरू रस गुलियो गुलियो रसहरू आउनु त्यस्तो त्यस्तोतिर चाहिँ अब चरा आइन्छ खाइन्छ अब खान्छ त्यसको रस जुन जुन अब चराको रसहरू अब चरालाई आउने रसहरूमा आँगनमा रोपिदियो भने आउँछ भएन अब अम्बक अम्बकहरू अम्बकहरू रोप्यो भने अम्बक पाकेपछि अम्बकतिर आउँछ आउँछ अब म त अब चराहरू आँगनमा ल्याउनुको लागि हो भने चाहिँ ल्याउँछु म आँगनमा चराहरू ल्याउँछु अन्त भएन म गहुँहरू गहुँहरू छरिदियो भने रुपी रुपी यता ढुक्कुरहरू आएर गहुँ मकैहरू मात्रै अब आँँगनमा छरिदिन्छु त्यो आएर टिपेर खान्छ खाएपछि त्यो अब हामीलाई पनि अब देख्दा चाहिँ आनन्द हुन्छ रुपी त्यहाँबाट मजुरहरू आएर मकैहरू टिपेर खान्छ